हेलो ए सुन् न सङ्गीता यहाँ पर क्या हौ सुपर मार्केटमा नि कस्तो राम्रो राम्रो ए प्लास्टिकको सामानहरू राखेको रहेछ कि किचनको कस्तो दामी दामीहरू त्यहाँ बिस्कुटको बट्टाहरू हो अन्तखेरि कहीँ त्यो छुरीहरू किचनमा च चलाउने सबै सामानहरू राखेको रहेछ कस्तो अब यी कम्ती कम्ती दाममा हो अन्त मैले पनि त्यहाँबाट थुप्रो सामानहरू किनेको छु किचनको सेट किचनमा चलाउने क्या त्यो छुरीहरू अन्त त्यो बिस्कुट राख्ने बट्टाहरू अन्त के के अरू सामानहरू राख्ने क्या हो नुनहरू राख्ने सबै सामानहरू त्यहाँ पाउँदोरहेछ हो अन्त मैले पनि थुप्रो सामान किनेर ल्याएको छु घरमा तँलाई पनि त्यो सामान पुरा मनपर्छ होइन तैँले पनि गएर एकपल्ट हेर्न कस्तो राम्रो राम्रो सामानहरू छ हो त्यही पनि कम्ती कम्ती दाममा घरमा चलाउने त्यो प्लास्टिकको अरू के भन्छ सानो सानो त्यो के भन्छ राख्ने क्या हो सानो सानो सामानहरू राख्ने बट्टाहरू पनि देखिको लिएर ठुलठुलो बट्टाहरू सबै छ तँ गएर एकपल्ट हेर त कस्तो राम्रो राम्रो सामानहरू छ मलाई त पुरा मनपऱ्यो अन्त तैँले तैँले पनि किन् अन्त तैँले अरू साथीहरूलाई पनि भनिदे न तिनीहरू पनि गएर किनोस् न कस्तो राम्रो राम्रो छ सबै सबै भन्दा सबै सामानहरू पाउने छ सबै तर किचनको मात्रै नि छुरीहरूदेखि लिएर छुरीहरू पनि छ छुरीहरू पनि मैले किनेर ल्याएको छु अन्त तैँले त्यो छुरीहरू पनि किन् न गएर ल कस्तो राम्रो छ आजै जा त किन अन्तखेरि त्यो सबै किनेको सामानहरू चाहिँ नि मलाई पनि देखा न अन्त हाम्रो साथीहरूलाई पनि भनौँ न हाम्रो साथीले पनि थुप्रोले किनेर तिनीहरूले पनि त पुरा मनपराउँछ हो अन्त मैले त अस्ति हिजो त चाल पाएको हिजो गएर अन्त मैले राति थुप्रो सामानहरू किनेर ल्याएको छु म तँलाई पनि पठाइदिन्छु नि मैले यो किनेँ यो किनेँ भनेर तँलाई देखाउँछु अन्त तैँले पनि किन अन्त मलाई सबै देखा न ल किन्नु चाहिँ जा है पक्का जा है राम्रो राम्रो सामानहरू छ घरमा सबै किचनमा चाहिने सबै सामानहरू पाउँछस्